न्युजपेपरहरू त म पढ्दिनँ तर भ्लगहरू चाहिँ हेर्छु भ्लग चाहिँ मेलिशा थामीको चाहिँ राम्रो लाग्छ त्यस्तो एडुकेसनलपट्टि त केही छैन तर पनि अब नयाँ नयाँ जग्गा एक्सप्लोर कहिले कहिले अब त्यो जग्गा जानु नपाए पनि फोनबाटै हेर्नु सक्छु अब त्यस्तै के अझै मेरिसा थामीले चाहिँ अब अरूहरू त्यो नयाँ नयाँ कुराहरू एक्सप्लोर गरिरहेको हुन्छ अबो नयाँ नयाँ ठाउँहरूतिर गएर अन्त अझै अब इन्स्टाग्राममा म अझै एउटा चान् अब पेज फलो गर्छु अब त्यो त भ्लगहरू केही त होइन तर त्यो चाहिँ अर्थ सम्थिङ न्याचरल अर्थ न्याचरल सम्थिङ केही छ त्यसमा चाहिँ एकदम नयाँ नयाँ जग्गाहरू अब हेर्नु पाउँछु एकदम दामी जग्गाहरू चाहिँ त्यही अब जग्गाहरू त्यस्तै एडुकेसनलपट्टि त होइन तर त्यो जग्गाहरू नयाँ नयाँ जग्गाहरू एक्सप्लोर गरेको चाहिँ मलाई हेब् पुरा मन पर्छ अन्त एडुकेसनलपट्टि चाहिँ म केल्सी केल्सी डोमाको हेर्छु अब उसले चाहिँ अब जस्तो पाराले पढ्छ अब म पनि इन्स्पायर भएर त्यस्तै पाराले पढ्नु चहान्छु त्यस्तै